म चाहिँ यात्रा गर्नु चाहिँ मेरो परिवारसँग यात्रा गर्नु मन पर्छ होइन छोरा छोरी मेरो मिस्टरहरूसँगै यात्रा गर्नु मन पर्छ किनभने अब उनीहरूसँग गर्दाखेरि चाहिँ रमाइलो पनि हुन्छ नि त एक्लै यात्रा गर्दा त त्यो मजा पनि आउँदैन होइन त्यसले गर्दाखेरि चाहिँ सबै परिवार छ भने पनि आफूलाई पनि आनन्द आउँछ अनि परिवारमा एकैजना छुट्टेछ भने ला ऊ त आउनु पाएन हौ त्यस्तो सोच हुन्छ त्यसले गर्दाखेरि चाहिँ परिवारसँग नै मनप मन पर्छ मलाई अन्त यात्रा गर्नु चाहिँ विशेष म यात्रा कहाँ गर्छु भन्दाखेरि चाहिँ म मन्दिरहरू है दर्शनहरू गर्नु हौ त्यस्तोहरू चाहिँ बेसी रुचाउँछु यात्रा पनि मेरो प्राय त्यस्तो नै हुन्छ जस्तो कि म यहाँबाट त्यो हरिद्वारको लागि यात्रा गर्छु होइन जगन्नाथ टेम्पलको लागि यात्रा गर्छु त्यही प्रायः मेरो त्यस्तो उयो चाहिँ छैन तर म प्रायः चाहिँ मन्दिरहरूको लागि नै यात्रा गर्छु अनि त्यही मजा पनि आउँछ भगवानको एउटा भक्ति होइन आराधना पनि हुन्छ त्यसले गर्दाखेरि चाहिँ त्यसरी नै म यात्रा गर्छु मेरै परिवारसँग म यात्रा गर्नु चाहिँ प्रायः रुचाउँछु